हेलो ए यो महाकाल मार्केटको बाह्र नम्बरको दोकान हो ए को अन्जना बहिनी बोल्नु भयो ए तपाईँको त्यो के अरे तपाईँको दोकानमा नि अहिले डिस्काउन्टको लुगाहरू आएको छ भन्ने सुनेको थिएँ हो आयो होला है ए मलाई धेरै किसिमको यो लुगाहरू चाहिएको थियो कि अब मतलब अब हाम्रो दसैँ तिहार पनि आयो हो र अब हाम्रो फ्यामिलीको लागि पनि लुगाहरू चाहिएको छ अन्त तपाईँकोमा के के आयो होला हो अहिले ए प्यान्ट आएको छ प्यान्टको सुटहरू ए एउटा कुर्ता पनि चाहिएको थियो कुर्ता ए नानीको त्यो प्यान्टको जिन्सहरू आएको छ है ए मलाई एउटा साडीहरू चाहिएको थियो आएको छ होला है ए त्यसमा डिस्काउन्ट गरिदिनु हुन्छ होला नि है ए त्यसमा चाहिँ अब तपाईँले पनि यसो मलाई हेल्प गर्नु होस् हो यसो त्यो लुगाहरूमा सेलेक्ट गर्नुको लागि चाहिँ हेल्प गरिदिनु होस् है हजुर हजुर

हुन्छ होइन अब हामी त सधैँ अब फ्यामिलीको लुगाहरू सधैँ मैले तपाईँहरूको दोकानबाटै लान्छु वर्षै पछि हो र चाहिँ अब यसपालि पनि अब तपाईँहरूको दोकानमा चाहिँ डिस्काउन्ट आएको छ भन्ने सुनेर चाहिँ अब म डिस्काउन्ट नानीहरूको लुगाहरू किन्नु चाहिँ आउनु पर्यो भन्दैछु मैले मैले पनि त्यही सम्झेर नि अब मेरो फ्यामिलीको सबै लुगाहरू तपाईँकोबाटै किन्नु पर्छ हो नयाँ नयाँ आएको छ होला नि है लुगाहरू त ए अरू चाहिँ के के छ होला है अरू केही अरूहरू आएको छ होला है अरू के के आएको रहेछ ए प्लाजोको सेट पनि छ ए त्यो प्लाजोको सेटमा चाहिँ नि मलाई पनि एउटा एउटा राम्रो हेरिदिएर हेरिदिनु होस् है ए हुन्छ त म तपाईँकोमा आउँछु नि ल बहिनी वहाँ आउँछु दोकानमा ल हुन्छ हुन्छ राखेँ ल